अँ कहाँ छस् भाइ ए त्यही त एउटा प्लान गरेको थिएँ कि मैले ए कति भयो नभेटेको नि केटाहरूसँग होइन सबैजना अब आफ्नो आफ्नो धुनमा हुनु थालिसक्यो त्यही भएर पिकनिक खाइदिउँ हौ मिलेर अँ सबैलाई बोलाउनु पर्छ कि उता मुर्ती खोलापट्टि राम्रो बनाएको छ पिकनिक स्पोट कि त्यतै जाउँ होइन अँ त्यता राम्रो छ अरे हौ गएको तँ ए अनि त्यतै जाउँ न त्यता अलिक होइन अर्कै अहिले अझै बनाएको छ भन्दै थियो हौ त्यही त कि त्यही त सल्लाह गरौँ भनेर हौ कति के गर्ने र जानु पर्ने भनेर बाइकतिर जानु कि गाडी लिएर जानु कि अँ त्यही त भनेको

भइहाल्छ अँ बेसी जानुहुँदैन

त्यही त मैले त मिल्नै पऱ्यो नि अब त्यो त होइन थाउजन्ड थाउजन्डहरू थाउजन्ड थाउजन्डहरू मिल्दा कसो होला हौ अँ त्यस्तो उठाएर जाउँ होला है बेसी पनि फेरि अब होइन पैसा सबैकोमा हुँदैन नि त केटाहरू अँ त्यही त भनेको गाडी त्यही त भनेको ड्राई गयो भने चाहिँ ड्राई गयो भने चाहिँ अब बाइकतिरै जाउँ होइन पकाएरसकाएर खाने भए चाहिँ गाडी लगेर जानुपऱ्यो नि गाडी फेरि यहाँ टकै माइला दादाको गाडी छ हो हाँ ओइ माइला दादाको गाडी अलिक कम्ती पनि गरिदिन्छु भन्दै पनि छ कि त्यो लिएर जाउँ के के के लानु आइटमहरू अँ मालपानी चाहिँ के गर्नु त्यो त क्यान्टिनबाट निकालिदिउँ होइन माल त अँ त्यही त क्यान्टिनबाट त्यो बिना कहाँ हुन्छ हौ पिकनिक अँ अँ केटाहरू त भइहाल्छ केटाहरूलाई मैले अस्ति पनि भनेको थिएँ कि तर अलिक मिल्दैन नि त अँ दुई भाइ चाहिँ मिलाएर लानुपर्छ केटाहरू आउँछ होला नि कहिले आउँछ अब केटाहरू को को छ गाउँको अब जो जो भेट्छ त्यही त्यहीलाई होला नि प्रायः अब चाहिँ यो दिपेन र बुक्कुहरूलाई चाहिँ भन्नुपर्छ नि तिनीहरू बिना फेरि अब रिसाउँला होइन भनेन भनेर केटाहरू अब सबैलाई मन राखेरै लानुपऱ्यो दुई तारिखतिर जाउँ न अँ ल उम् ल ल ल